हाम्रो भारतमा चाहिँ मलाई के लागेको छ भन्दाखेरि चाहिँ भारतमा चाहिँ जुन चाहिँ हामीहरू हामी सानो सानो हुँदाखेरि त्यही जब हामीहरू पच्चिस ए के भन्छ अरे पन्ध्र अगस्त आउँथ्यो होइन पन्ध्र अगस्तमा हामीले झन्डामा उयो गरेर स्कुलहरूमा आफ्नो आफ्नो विद्यालयमा गएर झन्डा उठाएर होइन झन्डा उठाएपछि के भन्छ अरे मजाले राष्ट्रिय गान गाएर हाम्रो राष्ट्रिय जुन चाहिँ सहिद भएको मानिसहरू हुनुहुन्छ ठुल्ठुलो उनीहरूलाई याद गरेर जस्तो भयो महात्मा गान्धीजी सुभाषचन्द्र बोस होइन जवाहरलाल नेहरूहरू सबै यिनीहरू सबैजनालाई याद गरेर श्रद्धान्जली दिएर हाम्रो भारतलाई जुन चाहिँ उनीहरूले आजादी दिलाउनुमा मदत गर्नुभएको छ जति पनि मानिसहरूले उनीहरूले श्रद्धान्जली दिएर उनीहरूको नामहरू वा नानीहरूलाई जति अब हाम हामीभन्दा ठुलो जुन चाहिँ हाम्रो शिक्षकहरू हुनुहुन्थ्यो उनीहरूलाई हामीले उनीहरूको बारेमा सम्झाएर उनीहरूको लागि भनेर होइन उनीहरूले के के गर्नुभयो हाम्रो लागि हाम्रो भारतलाई आजाद गराउनुमा उनीहरूको के के योगदानहरू थियो त्यसको बारेमा हामीलाई सम्झाएर होइन त्यहाँबाट हाम्रो राष्ट्रिय गानहरू गाएर भारतमाताको बारेमा जयकारहरू लगाएर उनीहरूको अब हाम्रो भारतको बारेमा राम्रो राम्रो कुराहरू भनेर जुन चाहिँ हामी गर्ने गर्थ्यौँ मलाई के लागेको छ भन्दाखेरि जस्तो हामी बढ्दै बढ्दै गयौँ अहिलेको समयमा चाहिँ त्यस्तो विद्यालयहरूमा चाहिँ यति साह्रो झन्डाहरू पो उठाउँछन् होइन झन्डाहरू उठाएर राष्ट्रिय गानहरू त गाउँछन् गाउँछन् राष्ट्रि्य गान त सधैँ नै गाइ नै रहन्छन् तर त्यो दिन पनि गाउँछन् होइन अन्त तर मलाई के लागेको छ भन्दाखेरि चाहिँ अहिलेको समयमा चाहिँ जुन चाहिँ हाम्रो जुन चाहिँ हाम्रो हामीलाई देशलाई आजाद गराउने जुन चाहिँ मानिसहरू हुनुहुन्थ्यो उनीहरूको बारेमा चाहिँ नानीहरूलाई त्यति साह्रो भन्ने गर्दैनन् हाम्रो भारतको बारेमा त्यति साह्रो नानीहरूलाई सिकाउने गर्दैनन् त्यो दिन होइन अब अरू दिन त जेसुकै तर जुन चाहिँ त्यो पन्ध्र अगस्तको दिन चाहिँ हाम्रो जुन चाहिँ भारत आजादी भएको थियो त्यो दिन चाहिँ हामीले अझै नानीहरूलाई हाम्रो भारतको बारेमा राम्रो राम्रो कुरा सिकाएर भारतको प्रति हाम्रो मनमा प्रेम जागृत गराउने जुन चाहिँ कामहरू चाहिँ अहिले बन्द भइरहेको जस्तो मलाई लाग्छ अहिले अनि जुन चाहिँ अब भारतको बारेमा भन्नुभयो भारतको बारेमा भनेर हामीलाई आजादी दिलाउने मान्छेहरूको बारेमा हामीलाई सिकाएर जुन चाहिँ अहिले हामी हामीले उनीहरूलाई सिकायो भने त उनीहरूले बादमा गएर अरूहरूलाई पनि सिकाउने गर्छन् होइन त्यस्तो गरेर जुन चाहिँ सिकाउनुपर्थ्यो त्यो चाहिँ अहिले मलाई भएको जस्तो चाहिँ लाग्दैन अनि मलाई जतिसक्दो मलाई थाहा छ कतिवटा जग्गामा त कतिवटा स्कुलहरू कुन चाहिँ कतिवटा विद्यालयहरूमा त अहिले त पन्ध्र अगस्तको दिन त छुट्टी दिने गरेको छन् मलाई जस्तो लाग्छ कि त्यो चाहिँ यसले गर्नुहुँदैन थियो होइन हाम्रो त्यो दिन त अझै हामीले भारतको लागि राम्रो राम्रो कुरा गरेर राम्रो राम्रो भारतको झन्डाहरू उठाएर

होइन अनि नानीहरूले राष्ट्रको प्रति जुन चाहिँ पनि भक्तिसँग गानाहरू जति गाएर हाम्रो भारतलाई चाहिँ सबैतिर देखाएर कि हामी चाहिँ यसरी मनाउँछौँ हाम्रो आजादी त्यस्तो गरेर देखाउनुपर्ने थियो होइन अनि पन्ध्र अगस्त त्यही त यस्तो गर्छन् भने तिनीहरू छब्बिस जनवरी हाम्रो जुन चाहिँ गणतन्त्र दिवस छ होइन हाम्रो स्वतन्त्र दिवस त यस्तो हुन्छ गणतन्त्र दिवसलाई चाहिँ पुरा बिर्सिएर गएको जस्तो मलाई लाग्छ जुन चाहिँ चाहिँ हामीले गर्नुहुँदैन थियो त्यसलाई पनि अझै हामीले राम्ररी गरेर होइन हामीले यो सब नबिर्सिएर किनभने जुन चाहिँ पनि हाम्रो लागि जति पनि हाम्रो आजादी दिने गर गर्नुमा मदत गर्ने मान्छेहरू हुनुहुन्छ उनीहरूले गर्दाखेरि हामी अहिले यो जग्गामा पुगिरहेको छौँ हामी आजाद भएर भारतमा आजाद भारतमा बस्नु पाइहरेको छौँ उनीहरूलाई चाहिँ नबिर्सेर उनीहरूको बारेमा अझै मा ना हाम्रो सानसानो नानीहरूलाई बताएर उनीहरूको लागि मनमा होइन अझै हाम्रो भारतको लागि उनीहरूले यो यो गरेको छन् हामीले पनि यिनलाई बिर्सिनुहुँदैन हामीले यो स्वतन्त्र दिवस यो गणतन्त्र दिवस कुनै पनि नबिर्सिकन राम्रो राम्रो काम गरेर अनि यस्तो बेलामा चाहिँ अझै सधैँ भन्ने याद गरेर त्यो दिन पनि अझै राम्ररी याद गर्नुपर्ने छ भनेर सोच्नुपर्थ्यो होइन